हेलो भाइ मैले तपाईँलाई अनलाइन फ्लिपकार्टबाट मैले तपाईँलाई फुल अर्डर गरेको थिएँ कि त्यो फुल चाहिँ यस्तो उयो महँगो थियो होइन मैले चाहिँ सोचेको थिइनँ कि त्यो फुल चाहिँ त्यस्तो प्याकेजिङ गर्दाखेरि चाहिँ फुलको रङ उड्छ भनेर सो मैले चाहिँ त्यो चाहिँ मैले घरमा डेकोरेट गर्नको लागि चाहिँ त्यो चाहिँ फुल मँगाएको थिएँ सो अब कि त तपाईँले मलाई पैसै फर्काइ दिनुहोस् कि त म तपाईँलाई त्यो फुलै फर्काइदिन्छु अब किनभने हाम्रो नि त पैसा लागेको नि त भाइ तपाईँ पनि बुझ्नु पर्छ होइन अब तपाईँले पनि नभए राम्रोसँगले प्याकेजिङ गरेर दिनुपर्थ्यो नभए चाहिँ अब चाहिँ मलाई पैसै फर्काइ दिनुहोस् नभए तपाईँले चाहिँ त्यो फुलै लानुहोस् अर्को फुल ल्याइदिनुहोस्